र विशेष भारतीय समाजमा धर्मको राम्रो तथा नराम्रो भूमिकाहरू हामी भारतीय नागरिकले देख्न सक्छौँ किनभने धर्मले मान्छेलाई राम्रो पाठहरू मात्रै नसिकाएर कतिवटा नराम्रो पाठहरू पनि सिकाइरहेको हुन्छ र विशेष देशमा धर्मको विषय लिएर पनि दङ्गा फसादहरू एक अर्का धर्महरूमा भइरहेको हामीले देखी नै रहेछौँ त्यसरी नै हिन्दू अनि मुस्लिमको लडाइहरू पनि आयो दिन हामीले निउज च्यानल मिडिया निउज पेपरहरूद्वारा हामीले जानकारी पाइ नै रहेछौँ र धर्मले मानिसलाई एउटा अनुशासन सिकाउँछ भने देखिको कतिपय मानिसहरूले ती धर्महरूलाई नै अगाडि लिएर जातीय धार्मिक विवादहरू गरेर बनाएर हामी बिच दङ्गा फसाद नराम्रो विचारहरू हामी बिच उठाइरहेको हुन्छ र धर्मले मानिसहरूलाई राम्रो सिकाउँछ तर धर्मलाई हामीले कहिले पनि आफ्नो स्वभाविक कुनै पनि कुरालाई स्वभाविक रूपमा लिनु हुँदैन आफ्नो फाइदाको लागि धर्म भन्ने चिजलाई धर्म भन्ने नामलाई हामीले लिएर आफ्नो व्यक्तिगत आफ्नो व्यक्तिगत फाइदाहरू धर्ममा हामीले खोज्नु हुँदैन र धार्मिक कुराहरू हामीले धार्मिक कुरामा हामीले राम्रो ज्ञानहरू मात्रै बाट् बाड्नुपर्छ र यस्तो जातीय विवादहरू नगरेर हामी सबै धर्महरू एक हौँ र हामी एउटै देशमा बसेर हामी सबै एक हौँ भन्ने हामीले यस्तो जानकारीहरू मानिसहरूप्रति बाड्नुपर्छ भन्ने मलाई लाग्दछ